मैले एउटा पेन्ट किनेको थिएँ त्यसको साह्रै साइज पनि मलाई छोटो पर्यो साथै त्यसको फेब्रिकको क्वालिटीहरू पनि मलाई धेरै मनपरेन साथै त्यसको मतलब निगेटिभ कुरो चाहिँ के थियो भन्दाखेरि मैले मगाएको थिएँ इलास्टिक वाला त्यो आयो रफ वाला मलाई त्यसको त्यो प्रडक्टको चाहिँ भेल्यू फर मनी पनि लागेन साथै त्यसको प्रडक्टको क्वालिटी साथै त्यसको रङ जाने मलाई आशाहरू पनि लागेको थियो साथै त्यो रङ गयो भने मेरो पैसा पनि वेस्ट गरेको झैँ लाग्छ